हेलो भाइ मैले अघि तपाईँलाई गाडी मगाएको थिएँ नि मैले स्टेसनमा आउनुहोस् भनेको थिएँ हो तर त्यहाँनिर म बस्नु सकिनँ कि म यता सुपर मार्केटको मुनि हुन्छु त्यहाँनिर आउनुहोस् न ल पेट्रोल पम्पको छेउमा हजुर सुपर मार्केटमुनि पेट्रोल पम्प छेउमा आई दिनुहोस् न ल